म कौशिला शर्मा केलिकोटे बोलेको मैले सानैदेखि दु ख गरेर अहिले बुढेसकाल लागिसक्यो मेरो घरमा दु खै थियो मेरो घरमा कमाउने कोही थिएन बाबा आमाले दु ख गरेर खेतीपाती गरेर हामीलाई बढाउनु भयो म बिहा गरेर आएँ अहिले मेरो उमेर यति पुगिसक्यो र पनि मलाई अहिले दु खै छ सानोमा पनि मैले घाँस काटेँ दाउरा खोजेँ दुध पुऱ्याउनु गएँ अहिले बिहा गरेर आएर पनि मेरो घरमा बाख्रा छ अब मैले दोकान पनि चलाउनु पर्छ बाख्रा पनि पालेको छु अहिले पनि मलाई धेरै त्यस्तै उयो छैन साह्रै अहिले मेरो जिन्दगी सुखी पनि छैन सुरुबुरु चलिराखेको छ छोरालाई पढाएँ छोराले पढ्दैछ त्यही हो अब छोरालाई पढाउनु मलाई दु ख दु ख गरेर पढाउँदै छु मेरो श्रीमान पनि बित्नु भएको छ मैले थुक्पा फ्याक्ट्रीमा पनि काम गरेँ थुक्पा पनि बनाएँ थुक्पा प्याकिङ गर्नु पनि आउँछ मलाई थुक्पा बनाउनु पनि आउँछ अन्डा हालेको थुक्पा बानाउनु नि जान्दछु म अन्डा नहालेको थुक्पा बनाउन पनि जान्दछु मैले धूप फ्याक्ट्रीमा पनि काम गरेँ मैले धेरै दु ख गर्दै गर्दै अहिले म यहाँ अहिले चाहिँ म अहिले दोकान चलाएर बसिराखेको छु र अहिले मेरोमा बाख्रा पनि छ पाठा पनि छ त्यसलाई पनि म हेर्छु मेरो छोरा त स्कुल गइहाल्छ मैले अब सबै सम्हालेर म घरमै बस्नुपर्छ दु ख गर्दा यता उति गर्दै अहिले यहाँ दोकानमा म थुक्पा बेच्छु आलु थुक्पा बेच्छु मोमो बेच्छु अब कसैले अर्डर यो भनेदेखि म म्यागीहरू पनि बनाउ चाउचाउहरू पनि उमालि हाल्छु अहिले म त्यसरी मेरो अब जीन्दगी चलाउँदैछु त्यस्तै छ मेरो जीन्दगी अहिले अब म सानो घर बनाउँदै छु किरायमा दिउँ भन्दै छु किरायहरू दारहरू पनि राम्रो पाउँदैन हामीले ग्रील दोकान पनि खोल्यौँ ग्रील दोकानमा पनि हामीलाई ग्रील देकानमा पनि हामीलाई साह्रै लडायो लानेले लान्छ पैसा दिँदैन अनुहार देखाउँदैन पै सामान लगेपछि अहिले त्यस्तै छु सानो घर बनाउँदैछु किरायमा दिउँ भनेको नेपाली केटाहरूलाई राखेको छु काम पनि राम्रो गर्दैन मधेसीलाई किन नदिएको भन्छ अब नेपालीले गरिखाओस् भनेर दिएको छु नेपालीले पनि नेपालीले पनि नाप्दैन रहेछ अब मधेसीलाई नै दिनुपर्ला जस्तो छ मैले ब्रोइलर पनि पालेँ ब्रोइलर कुख्रा सुली पनि सोह्रेँ खुट्टा पनि चेप्ट्याउँथ्यो त्यसको खुट्टा पनि निकाल्थेँ दबाई पानी लाइदिन्थेँ त्यसलाई बढाउनुलाई पुरा दबाई पानी गर्नु पर्छ पैँतालिस दिनमा एक केजीको हुन्छ नब्बे दिनमा दुई केजीको हुन्छ त्यसो गर्दै गर्दै चारो पनि पुरा महँगो भयो अहिले चाहिँ मैले पाल्नु छोडेँ अहिले चाहिँ मेरोमा बस्तीको कुखुरा छ दुई महिना भयो निकालेको तर साह्रै सानै छ बढ्दै बढ्दैन फामफल बेच्छु फामफल पनि बेच्छु मेरो घर छेउमा फामफलको फामफलको बोट छ त्यो पनि म अहिले पचास रुपियाँ केजी गरेर दिँदैछु बजारमा त अब एक सौ छ भन्छन् अब बजार को पुऱ्याउनु जाने अहिले म घरमै बेच्दैछु घरि पाँच केजी घरि दस केजीको अर्डर आउँदैछ त्यसरी नै अहिले म फामफल पनि बेच्दैछु अन्त यसो बचतको लागि कोपरेटिभ ब्याङ्कबाट भाइ आउँछ त्यो भाइकोमा खाता खोलेको छु दिनमा तिन सौ रुपियाँ राख्छु त्यो तिन सय रुपियाँ पनि कोही बेला त मुस्किल पर्छ आइतबार पर्दाखेरि डबल पर्छ छ सय रुपियाँ दिनु पर्छ अलिक गाह्रो पर्छ र म यताउति फामफल बेच्छु आलु थुक्पा बेच्छु त्यसरी नै अहिले म चलिरहेको छु अहिले चाहिँ अहिले चाहिँ अब मेरोमा ब्रोइलर कुखुरा छैन बस्तीको कुखुरा छ खसी छ बाख्रा छ पहिला त मैले सुँगुर पनि पालेँ सुँगुर पनि मलाई खुबै फाप्छ अहिले अब घरमा ठुलो मरद् नहुनको कारणले मैले त्यो सुँगुर निक्ल्यो भने समाउनु सक्दिन त्यो भएर अहिले मैले पाल्नु छोडेको छु फाप्नु चाहिँ मलाई सबै कुरा फाप्छ गाई पनि पालेको दुध पनि बेचेको दुध बेच्नु नि बुद्धि थिएन सानोमा एक्लै पठाउनु हुन्थ्यो म गएर यसो लिटर बोकेर गएर दुध लिएर दुध दिएर आउँथ्येँ कतिले मलाई माया गरेर पैसा पनि दिनुहुन्थ्यो कसैले मलाई बिस्कुट नि दिनुहुन्थ्यो तेरामा सब्जी के छ भन्नु हुन्थ्यो म यसो बारीमा भएको जरिङ्गो गिदरीहरू आफै आमा बाबालाई नभनि मेरो पैसाको आफ्नै पैसाको लागि म टपाटुपु पारेर टिपेर पनि लान्थेँ त्ससरी नै देखिन मेरो सानैदेखिको जिन्दगी यहाँसम्म आइसक्यो मैले लुगा पनि बेचेँ चौबन्दी चोलो साडी मैले किसिम बेचेँ मैले आलु चिप्स मकै चिप्स मैले किसिम दु ख गरेर किसिमै बेची सकेँ मैले अचारहरू बनाएर पनि बेच्छु म मैले दुर्बिनबाट ल्याएर गाउँ घुमाएर मैले चौबन्दी चोलो दौरा सुरुवालहरू पनि बेचेँ मलाई त्यस्तो बिजनेसमा नाफै पनि हुन्थ्यो तर अहिले म हिन्नु सक्दिन गाउँघरमा जानु सक्दैन टाढोटाढो जानु सक्दिन र अहिले मैले बेचेको छुइनँ घरमा चाहिँ अर्डर आयो पनि म बेच्छु